हजुर सर म त घर आएको छु सर हजुर सर अरू पनि सबैजना घर गएको छ एक दुईजना मात्रै सर तल होस्टेलमा त ए सर कहिलेदेखि ए हजुर सर हजुर सर कहिले कहिले झर्नु प्र्याक्टिस गर्न

हजुर ए हजुर हजुर सर ए हजुर हजुर सर हजुर सर अहिले त फर्ममा भन्दा पनि एक हप्ता जस्तो भयो सर रेस्ट भएको घर आएकोले गर्दाखेरि अनि हुन्छ सर झरिहाल्छौँ नि त्यसो भए ए हजुर सर हुन्छ सर त्यो ग्रुपमा हाल्दा हुन्छ होला मेसेज कि इन्डिभिजुवेल फोन गर्नुपर्छ ए हुन्छ हुन्छ सर सर किट चाहिँ त्यो पहिलाको जस्तो नगरिदिनु होस् न त्यसले त खुट्टा कुल्चेर किसिम हुँदोरहेछ सर कि र तपाईँले जुन चाहिँ त्यो ल्याइदिनु भएको थियो नि सर यो पालि अलिक होइन सर निकै राम्रो ल्याइदिनु पर्छ सर अस्तिकोले त झन्डै खुट्टाहरू बिग्रियो हाम्रो र तपाईँले त्यो बोरामा ल्याइदिनु भएको थियो सर क्या त्यो अस्तिको ए हजुर हजुर सर हजुर सर ए हजुर सर सर यो लोकल लोकल म्याच हो सर यो लोकल हो ए हजुर सर हजुर ए हजुर सब भनेपछि सेलेक्सन पनि हुन्छ टेस्ट टेस्ट म्याचहरू जस्तो हो सर यो हजुर सर ए हजुर हजुर सर हजुर हवस् हवस् हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ हुन्छ सर हवस् हुन्छ सर हवस् हुन्छ हुन्छ सर ओके सर

हवस् हुन्छ हुन्छ सर